हाम्रो हामी नेपालीको सांस्कृतिक परम्पराहरू छन् धेरै छन् र अब अब भन्नु हो भनेदेखिलाई अब यही चाडबाड अब दसैँ आयो तिहार आउँछ अब यस यसपछि अझै अरू अरू चाडबाड पनि आउँछन् यो दसैँतिहारमा अब हामीले आआफ्ना वेशभूषा लगाएर संस्कृतिको ढाँचामा रमाउँदै गीत गाउँदै तिहारमा अब देउसी भैली खेल्दै दसैँमा दसैँमा एकाअर्काकोमा आफूभन्दा ठुलोठालोकोबाट टिकाटाला गर्नु जाँदै आशीर्वादहरू लिँदै त्यो हाम्रो संस्कृति हो परम्परादेखि चलिआएको हो अनि यसलाई अझै अब हामीले आफ्नो जेनेरेसनलाई कसरी अगाडि बढाएर लाने यसरी आफूभन्दा ठुलोसँग गएर उनीहरूको छेउमा शिर झुकाएर टिका लगाएर शिर झुकाएर निहुर्याएर अगाडि बढाउन अहिलेकाले मान्दैनन् त्यसले गर्दा हामीले यिनीहरूलाई अझै कसरी अगाडि लगाउने आफू पहिला अझै अभ्यास लिएर यिनीहरूलाई अभ्यासै गराइरहेको छु आफू साथसाथै लागेर